नेपाली भाषामा अहिले गलत केही भनेको चाहिँ अहिले तरह तरहको जात छ तरह तरहको ठाउँमा तरह तरहको नेपाली बोलिन्छ हर बातमा अलिक मिस भाकोछ भको जस्तो कि हामेरू आसाममा भाको छुम त ऐले आस्सामी आसामी मिक्स छ अलिकति हामीर्को अलग्गै छ दार्जिलिङहेर्को अलग्गै भाषा पियोर दार्जिलिङ र नेपालको पियोर छ जस्तो कि फेरि अरुणाचलमा बस्यो भने तिनीहरूको अरुणाचलको अलिकति मिक्स अलग्गै छ त्यसले चाहिँ अलिकति गलत धारणा भइरहेको छ त्यो बब् भाषा बोलीले गर्दा चाहिँ अलग्गै छुट्टिन्छ कि यो कहाँबाट ठाउँमा बोलेको अलग अलग हर जग्गाको हर उसमा मिक्स भइरहेछ त्यस्तै मिक्स हुँदैछ अरू सबभन्दा प्योर चाहिँ मतलब असलीमा सुन्नुलाई राम्रो लाग् लाग्नु चाहिँ सिक्किम र दार्जिलिङको चाहिँ अलिकति राम्रो लाग्छ तर आसामको चाहिँ अलिकति अलग्गै छ हर ठाउँको हर भाषामा अलग अलग तरहले गर्दा मान्छेले नि अलिकति अलग धारणा जस्तो सोचेर छुट्टाइराखेको छ